मैले अस्ति विजय स्टोरबाट एउटा सल किनेर ल्याएको थिएँ त्यहाँ हेर्दा त राम्रै लाग्यो घरमा ल्याएर हेर्दाखेरि चाहिँ अलिक पुरानो पुरानो ला लाग्यो र एकपल्ट त ओढे त ओढेर धुँदाखेरि चाहिँ अलिक त्यो जाम परेर अलिक फेरि मक्किएको मक्किएको जस्तो लाग्यो पुरानो पुरानो जस्तो लाग्यो